जलपाइगुडी जिल्लाको लोकप्रिय खानाहरू सेलरोटी किनेमा गुन्द्रुक आदि हुन् र तिनीहरूलाई तयार पार्नुको लागि चाहिँ सेलरोटी बनाउनुको लागि चाहिँ हामी रातभरि चामल भिजाएर बिहान मजाले ओखलीमा चामल कुटेर त्यसमा चिनी घिउ अन्त अलैँची ल्वाङ त्यहाँबाट सुजी पनि मिसाएर मजाले तेलमा हालेर पकाइन्छ र गुन्द्रुक बनाउनु सागले बनाउँछ हरियो अर्ग्यानिक तरकारी र त्यसलाई बनाउनुको लागि चाहिँ सागहरू टिपेर मजाले घाममा एक दिन सुकाएर र त्यसलाई ओखलीमा हालेर मजाले कुटेर एक दिन मजाले माटोभित्र हालेर राख्छ र त्यसपछि बादमा भोलिको दिन त्यसलाई निकालेर घाममा सुकाएर गुन्द्रुक बनाइन्छ र गुन्द्रुक खानामा बहुत स्वादिष्ट चिज हो र गुन्द्रुकलाई मजाले तरकारीसँग खाइन्छ र किनेमा चाहिँ भटमासको हुन्छ भटमास मजाले सुकाएर भटमास पिसेर बनाउने हो किनेमा हुन् र यसले हाम्रो यहाँ जिल्लाको इतिहासलाई हामीले यसले दिवाली भयो दसैँमा सेलरोटी बनाएर एउटा संस्कृतिलाई हामीले यसरी झल्काउँछौँ र यहाँको फाल्तु खाना खान मनलाग्यो भने चाहिँ मिना मोड बरगाछ ओद्लाबारी आदि गइन्छ